मलाई खाना बनाउनु चैँ पुरा मन पर्छ मिठो मिठो खानाहरू बनाएर घरको फ्यामिलीहरूलाई दिन म विशेष चाहिँ युट्युबहरूबाट हेरेर मिठो मिठो खानाहरू बनाउने गर्छु अन्त हाम्रोमा सेवाहरू भइबस्छ म सेवाहरूकोमा पनि मिठो मिठो खानाहरू बनाएर दिने गर्छु अन्त मेरो फ्यामिलीहरूलाई पनि मिठो मिठो खानाहरू बनाएर दिने गर्छु अन्त मलाई चाहिँ बेसी चाहिँ ममहरू बनाउनु मन पर्छ ममहरू बनाउँछु मिठो मिठो ममहरू चिकन मम भेज ममहरू बनाउँछु